मैले एक पल्ट चाहिँ अनलाइन है कुर्ती मगाएको थिएँ है त्यो चाहिँ एकदमै मन परेर चाहिँ मैले चाहिँ कुर्ती मगाएको थिएँ तर त्यो कुर्ती त्यो कुर्ती चाहिँ लगाउँदाखेरि चाहिँ राम्रै थियो तर तर लगाई सके पछि चाहिँ धोए पछि चाहिँ त्यसको चाहिँ एकदम कलर पनि फेड भयो है अनि एकदमै च्याङ्ले च्याङ्ले न च्याङ्ले रहेछ अनि त्यो कुर्ती चाहिँ मलाई एकदमै मन परेन है न मन परेको एकदमै मन परेन है त्यो प्रडक्ट चाहिँ है मिसोबाट मगाएको थिएँ र मलाई त्यो प्र त्यो कुर्ती चाहिँ मन परेन हो त्यही कारण मलाई यो यो फर्स्ट टाइम मिसोको यो कुर्ती थियो यो र कुर्ती कुर्तीको चाहिँ मलाई एकदम प्रडक्ट मन परेन लुगा पनि राम्रो थिएन त्यसको क्वालिटी पनि राम्रै थिएन र मलाई यो कुर्ती चाहिँ यो अनलाइनबाट चाहिँ मगाउँदा चाहिँ कुर्ती चाहिँ मलाई एकदमै मन परेन